अहिलेको आधुनिक जमानामा खेतीमा लागु गरिएका नयाँ तरिकाहरू धेरै नै छन् है अब यसमा अब पहिला भनिन्थ्यो भने अब अब बारीहरू अब काँटा फरुवा लिएर आफै मानव बलको सहायताले अब रोप्नका लागि केही अब बारीहरू बनाइन्थ्यो भने अहिले आधुनिक सामानहरू लगाएर जस्तै यो ट्र्याक्टरहरू भयो है लगाएर खन्न सकिन्छ है अहिलेको जमानामा फेरि हलो जोत्नुको लागि है अब अब गोरुहरू तानिरहनु पर्दैन है अहिले ट्र्याक्टरहरू छन् त्यसमा धेरै नै सजिलो हुन्छ फेरि अहिले सरकारद्वारा पनि अब कि कृषकहरूलाई धेरै नै सुविधाहरू दिएको छन् धेरै नै योजनाहरूसँग कृषिहरूलाई अब जोड्ने काम अब भइरहेको छ सिँचाइको लागि अब पानीहरूदेखि लिएर है अब खाद्य सामानहरू सरकारले दिने काम गरि नै रहेको छ यसमा धेरै नै खेती पनि हो अहिले जमानासँग खेती गर्ने तरिकाहरू पनि धेरै नै आधुनिक भएर गएको छन्